हजुर मैले भौतिक पुस्तकहरूको इलेक्ट्रोनिक संस्करणहरू चाहिँ पढ्ने मौका चाहिँ यो कोभिडमा कोभिडको कोरोनाको टाइममा पाएँ किनभने त्यति बेला किताबहरू पाउन एकदम मुस्किल थियो है यातायतहरू सार्वजनिक यातायातहरूले रोकिएको कारणले गर्दाखेरि चाहिँ मैले यसलाई इलेक्ट्रोनिक संस्करणहरू म पढ्न बाध्य भएँ तर जति पढ्दै गएँ त्यति नै त्यो आदत पनि लाग्दै गयो किताब मोबाइलबटा पढ्ने ल्यापटपबाट पढ्ने अनि अडियोबुकहरूमा हजुर मलाई थाह छ अडियोबुक चाहिँ हुन्छ भनेर तर अडियोबुकहरू चाहिँ मैले अहिलेसम्म त्यस्तो साह्रो सुनेको छैन र आशा छ फ्युचरमा या फिर आउँदो समयहरूमा चाहिँ सुन्छु होला